ओइ सुन न मेलै नि अस्तिको दिन एउटा कु ऊ यो के भन्छ स्वेटर किनेको थिएँ कि यता बिच गल्लीबाट त मैले पिन्क कलरको किनेको थिएँ अन्त त्यहाँनेर मलाई निक्कै महङ्गो पनि परेको थियो वान थौजनको जति परेको थियो होइन अन्त त्यहाँनेर मैले राम्रो राम्रो भन्यो त्यहाँनेर चाहिँ तर मैले घर आएर लगाएर हेर्दाखेरि एक त त्यो पुरा तन्किने खालको रहेछ अन्तखेरि त्यसको भुवा पनि पुरा उठ्दो रहेछ मैले एकदिन लगाउँदा नै त्यसको कस्तो भुवा उठेर त्यो तन्केर पहिला त फिट हु फिट साइज नै किनेको थिएँ बट् अहिले त कस्तो खालको तन्केर लामो न लामो भइरहेको छ अन्त त्यसको रङहरू पनि उड्दैछ कस्तो ड्याप ड्याप भइरहेको छ कस्तो नराम्रो भएछ नि त्यो जगाबाट चाहिँ नकिन् है त्यो स्वेटरहरू चाहिँ राम्रो पाउँदैन रहेछ